ब्याङ्कहरू बाहेक मानिसहरू पैसा वा ऋण लिन जाने ठाउँहरूमा स्थानीय क्षेत्रकै साहुकार जसले व्यक्तिगत ऋण दिने गर्छ उनीहरूकोमा जाने गर्छन्